विकासशील विश्वबारे चाहिँ मेरो धारणा चाहिँ के छ भन्दै गर्दाखेरि हामीले देख्न सक्छौँ है धेरै प्रकारको हाम्रो विश्वहरू एकदमै धेरै प्रकारमा असल भएर राम्रो भएर त्यो भइरहेको छ अगाडि बढिरहेको छ अनि के छ भने पहिला चाहिँ हामीले के गर्थ्यौँ भने हामीले केही पिक्चरहरू हेर्नु त हामी पर्दामा हेर्थ्यौँ है ब्ल्याक एन्ड वाइट टिभीमा हेर्थ्यौँ अनि अहिले चाहिँ के हुँदैछ भन्दाखेरि अहिले चाहिँ एकदमै राम्रो हामी जहाँ जाउँ जस्तो जतासुकै जाउँ हामी हेर्न सक्छौँ हाम्रो मोबाइलमा है अनि धेरै प्रकारको विकास भइरहेको छ हाम्रो देश अगाडि बढिरहेको छ अनि कतिवटा ठाउँहरूमा के भन्छ हामीलाई पहिलाको जमानामा हामीले हेऱ्यो भने कतिवटा बिमारहरू भए तापनि उनीहरूले अस्पताल जान सक्थेन उनीहरूले के भन्छ जडीबुटीहरू लगाउँथ्यो जडीबुटीहरूले इलाज गर्थ्यो तर अहिले हामी हेर्न सकि हेर्न सक्छौँ हामीले अस्पताल जान सक्छौँ हामीलाई दबाईहरू दिन्छ औषधिहरू हामीलाई दिएको हुन्छ है अनि औषधि खानु खाएर चाहिँ कतिवटा कतिजनाको कतिजना कुन कुन बिमारहरूबाट इलाज हुन्छ है अनि पहिलाको जमानामा हामीले हेऱ्यौँ भने कतिवटा महिलाहरूले आफ्नो घरघरमा नानी जन्माउँथ्यो अहिले चाहिँ के भएको छ भने पोलियो आएको छ पोलियो दिन्छ नानीहरूलाई कतिवटा नानी नानी जन्मिँदाखेरि हस्पिटल लिएर आउँछ कतिवटा यस्तो विकासहरू भएको हाम्रो देश अगाडि बढिरहेको छ अनि हामीले देखिरहेको छौँ कतिवटा ठाउँहरूमा बाटो थिएन बाटो बनाएको छ कतिवटा ठाउँहरू नानीहरूको लागि खेल्ने ठाउँहरू छ नानीहरूलाई कतिवटा असल पढ्नुको लागि भइरहेको छ अनि पहिला हामी के गर्थ्यौँ भन्दाखेरि हामीले देख्थ्यौँ विद्यालयमा हामी पढ्न जानु पर्थ्यो तर आ आजकल चाहिँ हामी गुगल मिटमा हामीले इन्टरनेटमा हामी पढ्न सक्छौँ हामी हामी इन्टरनेटहरूबाट नै हामी आफ्नो अनलाइनबाट हामी पढ्न सक्छौँ अनि सर्टिफिकेटहरू पाउन सक्छौँ यस्तो धेरै प्रकार प्रकारको विकासहरू हाम्रो देशमा है भइरहेको छ अनि हाम्रो देश एकदमै अगाडि बढिरहेको छ